मैले अर्डर गरेको सामान समयमै आइपुग्यो र यसका निम्ति डेलिभेरी बोईलाई सबैभन्दा पहिले त धन्यवाद भन्न चाहन्छु अनि यो खाना बनाएर पठाउने कम्पनीको लागि पनि एकदमै म कृतज्ञ छु है यसको लागि पनि एकदमै मिठो खाना पनि पाएँ र समयमा पनि पाएकोले गर्दाखेरि मैले अरू काम पनि गर्न भ्याएँ यसको लागि धेरै धेरै धन्यवाद म यसमा फाइभमा फोर प्वाइन्ट फाइभ एकदमै रेटिङ दिन चाहन्छु